हेलो हजुर हजुर ए हजुर दिदीको छोरी राई हो राम्रो डान्स गऱ्यो त उनीहरूले साकेलाहरू लोगेको थियौँ हामीले हो एकदमै राम्रो बनायो उनीहरूले डान्स मज्जाले नाच्छ तपाईँको छोरी अलिकति अझै प्र्याक्टिसमा धान ध्यान दिनुपर्छ धेरै राम्रो हुन्छ हजुर हजुर राम्रो नाच्यो हजुर उ राम्रो छ नि राम्रो नाच्दो रहेछ उनीहरूको उनीहरूको प्रोगामले एकदम राम्रो गऱ्यो नि त्यहाँ एकदम सफल बनायो मज्जाले फर्स्ट प्राइस पनि जितेको छ हाम्रो साकेला डान्सले हजुर राम्रो हुन्छ उ अझै प्र्याक्टिस गर्नुपर्छ मज्जाले हजुर राम्रो नाच्दोरहेछ तपाईँको छोरी एकदमै हामी सबैजनाले राम्रो लाग्यो अरू टिचर्सहरले पनि भन्नु हुँदैथ्यो हो एकदमै राम्रो छ राम्रो नाच्छ भनेर हजुर स्कुलमा पनि हुनेवाला चाहिँ छ हामीले टिचर्सहरले कन्सल्ट गर्दैछौँ कि हजुर हाम्रो स्कुलमा पनि गर्नेवाला छौँ त्यस्तै अस्तिकोपालि त साकेला लगेको थियौँ योपालि चाहिँ कल्चरल अलिक मज्जाले नै लानु भनेर अटेन गर्नुहोस् न योपालिको चाहिँ सबै पेरेन्ट्सहरलाई पनि इन्भाइट छ नि हजुर आउनुहोस् न राम्रो छ राम्रो हुन्छ रमाइलो बनायो उनीहरूकै डान्सले एकदम कल्चरल राम्रो थियो साकेलाहरू पनि सबै ड्रेसहरू पनि मज्जाको भएको थियो सबै मिलेको क्या हजुर सबै हजुर हजुर हामीले वहाँ गरेको थियौँ नि सबैको अझै क् अझै राम्रो हुन्छ तपाईँको छोरी अझै मज्जाले ध्यान दिनु हजुर जुनै पनि पनि फर्स्ट हुन्छ त यो पालि पनि प्राइस लिएर आएको छ तपाईँको छोरीहरूले